मैले एउटा नोकियाको फोन मगाएको थिएँ अनलाइन

हेर्दा त राम्रो त्यो फोन तर अब त्यसको जुन जुन जति दिन चलाउँदै गयो डे बाई डे चलाउँदै गयो एकदमै ब्ल्याक हुने ह्याङ हुने गेम त एउटा पनि चल्दैन थियो राम्रो डिस्प्लेको कन् त्यसको रिजुल्युसन खत्तम अन्त अब बिच्चामा पैसा खालि वेस्ट भयो बरू त्योभन्दा बेस्ट त मैले बजारमै अलिकति बरू एक दुई रुपियाँ महँगो पर्थ्यो बजारबाटै किनेको भए चाहिँ एकदमै राम्रो हुन्थ्यो रहेछ अहिले त्यो मलाई एकदमै धोका लागिरहेको छ अब त्यो फोन किनेर न अब त्यो फोन म बेच्नु पनि सक्छु रिटर्न पनि गर्नसक्छु अब त्यही त अब त्यो के गरौँ गरौँ भइरहेको छ फोन फेरि कलर पनि डिफ्रेन्ट आएको थियो जुन चाहिँ कलर फेरि रिफन्ड पनिको अप्सन्स छैन रहेछ रिप्लेसको पनि अप्सन छैन रहेछ नयाँ साइटबाट मगाएको थिएँ अन्त त्यही त अब म त यहाँ त प्रब्लम एकदमै राम्रो एउटा राम्रो छैन रहेछ फोन त त्यही कारण चाहिँ त्यो नोकियाहरू चाहिँ त्यो तुरिसकेको कम्पनी चाहिँ एन्ड्रोयडमा चाहिँ नकिने पनि हुने रहेछ बरू अरू प्रडक्टहरूको ब्रान्डहरूको अलिकति त्यस्तै किन्यो भने चाहिँ हुनेरहेछ नोकियाको एन्ड्रोयड चाहिँ ट्याक्कै नै किन्दिनँ अब चाहिँ म चाहिँ काबु भएँ